मोहन भाइ तिम्रो दोकानमा म तिम्रो दोकानको त्यो कन्डिसनर अस्ति लगेको थिएँ हो मलाई राम्रो मनपर्यो अझै मेरो सबैले मनपरायो मेरो घरको मान्छेले अझै मलाई ल्याएर राखिदिनु है फेरि पनि लान्छु हो त त्यो सामानहरू हुन्छ म अलिक राम्रो राम्रो मगाउनु म लिन आउँछु